हामीलाई आफ्नो बगैँचामा रोपेको बिरुवा रुखहरू अब फुलेको देख्दा अति नै राम्रो राम्रो लाग्छ किनभने कोही बेला टाडोबाट ल्याएर आएको हुन्छ त्यसलाई राम्रोसँगले मल मोल जल गरिवरी अन्त लगाउनुपर्छ अनि अब लगायो पछि अन्त त्यो बढेर राम्रोसँगले फुल फुलेको देख्दा त हामीलाई अति नै राम्रो लाग्छ